हेलो ए सुन्नुहोस् न मैले अघि तपाईँको होटलबाट एक घन्टा अगाडि मात्रै खाना अर्डर गरेको थिएँ तर मैले जुन खाना अर्डर गरेको ठेगाना चाहिँ तपाईँलाई गलत दिएछु त्यो ठेगानामा अलिकति गडबडी भएछ त्यही कारण मैले त्यहा सिहँमारीको जग्गामा राजबाडी दिएछु त्यही कारणले अब खाना पठाइ दिनुहुँदा चाहिँ तपाईँले राजबाडीको ठेगानामा पठाइदिनु होला धन्यवाद